हजुर अब गाईबस्तु भनेपछि त अब जन्तुहरू सबै आउँछ त्यसमा अब सुँगुर भयो अन्त गाई भयो बाख्रा भयो अन्त अब अरू जन्तुहरू पनि आउँछ अब हामी चाहिँ अब स्याहार सुसारहरू गर्यो भने चाहिँ अब उनाीहरू फाल्टु फाल्टुलाई फाल्टु पाराले दिनुपर्छ अब जस्तो कि भयो गाईले घाँसहरू खान्छ सिम्पल घाँसहरू अब ऊलाई उयोहरू बनाउनुपर्छ चारोहरू गरेर त्यो पानीहरू हालेर मजाले चारोहरू मजाले काटेर मजाले पानीमा बोइल गरेर त्यसरी उयोहरू गर्नुपर्यो अब जस्तो कि हामी सुँगुरलाई गर्यो भने सुँगुरलाई घाँसहरू केराको दाम्चोहरू मजाले काटेर पानीमा मजाले बन बनाएर तिनीहरूलाई त्यसरी दिनुपर्छ दिनमा दुई तिनपल्ट बिहान बाह्र बजे बेलुका गर्दै अन्त गाईको गोठहरू पनि गाईको खोरहरू पनि हामीले टाइम टाइममा मजाले सफा गर्नुपर्छ अब त्यहाँको मैलाहरू वेस्ट प्रडक्टहरू निक्लिएको हुन्छ त्यो चाहिँ हामीले सुँगुरको चाहिँ हामी खोरहरू चाहिँ त्योहरू सफा गर्नुपर्छ जो अब सुँगुरको जस्तो गाईको पनि गोरुको भैँसीको अब सबै हामी त्यो जन्तुहरूलाई चाहिँ हामीले गाईबस्तुहरूलाई चाहिँ हामीले त्यसरी गर्नुपर्छ अब भेडा बाख्रा भयो उनी भेडा बाख्रा हामीले चराउनु जान्नुपर्छ अब त्यो छोड्नुपर्छ हरियो घाँसहरूतिर उनीहरू त्यहीँ आफै खेल्दै खाँदै त्यसरीहरू गर्छ अब उनीहरूले खेल्दै खाँदै गर्यो भने चाहिँ उनीहरूको खाना पच्छ पनि अन्त त्यसरी नै पचेर फेरि उनीहरूको त्यो वेस्ट प्रडक्टहरू गर्यो भने हामीले त्यो त्यो युटिलाइज पनि गर्नुसक्छौँ कतितिर मलहरूतिर कति अब गाईको हामीले वेस्ट प्रडक्टहरू मजाले मलमै हामीले युज पनि गर्नुसक्छ त्यो भएर अब कुखुरा अब योहरू भएपछि अब कुखुराहरूलाई हामीले टाइम टाइममा चारो दिनुपर्छ हो अब भित्रै बाँधेरहरू मात्रै राख्नु हुँदैन खो छोपेरहरू मात्रै हामीले छोडेर उनीहरूलाई आजाद त अब छोडेर उनीहरूले बाहिर बाहिर घुमेर त्यसरी गर्यो भने चाहिँ यिनीहरूलाई खानेकुराहरू पनि मजाले रुच्छ डाइजेस्ट हुन्छ एकदम सफामा राख्नुपर्छ टाइम टाइममा सफा गर्नुपर्छ अब कतिले चाहिँ पालेर चाहिँ त्यो मैलाहरूतिर राखेर त्यसरी गर्छ तर हामी चाहिँ पालेपछि चाहिँ राम्ररी उनीहरूलाई टेक केयर गरेर चाहिँ उनीहरूलाई टाइम टाइममा खाना तातो चिसोहरू गर्नुपर्छ उनीहरूको घर बस्ने फाल्टै बनाउनुपर्छ अब गोठ भयो गाईलाई गोठहरू सुँगुरको खोरहरू फाल्टै बाख्राको पनि त्यसरी हुन्छ अन्त उनीहरूलाई टाइम टाइममा उनीहरूको त्यो सफा गर्नुपर्छ तिनीहरूको वेस्ट प्रडक्टहरू निक्लिएकोहरू उयो सफाहरू गर्नुपर्छ अलिकति हाइजिनमा पनि राख्नुपर्छ तिनीहरूलाई हामीले जति उनीहरूलाई केयरहरू गरेर राम्ररी उनीहरूलाई खानेकुराहरू टाइम टाइममा यदि राम्रोहरू दियो भने अब घाँसहरू राम्रो खाने अब गाईले खाने चिज घाँस गाईले खाने टाइपको दिनुपर्छ अब गाई गाईले अर्को टाइपको कतिवटा नाखानेहरू त्यस्तोहरू चाहिँ हामीले दिनुहुँदैन त्यो भएर चाहिँ हामीले गाईबस्तुहरू मजाले पाल्यो भने चाहिँ हामीले उनीहरूको चाहिँ हेर हेरविचार चाहिँ उनीहरूलाई हामीले राम्रो गर्नुपर्यो त्यसमा के उनीहरूको घरहरू पनि अब बस्ने ढङ्ग पनि अब त्यो चुहुने यस्तो उ गर्नुहुँदैन हामीले मजाले उनीहरूलाई मजाले त्यो बस्नेहरू मज् छानाहरू मजाले गोबर छानाहरू लगाएर बाँसले साइडमा बारेर निन न निक्लिने पाराले गर्यो भने र साइडमा मैला बग्ने उनीहरूको वेस्ट प्रडक्टहरू निक्लियो पाल्टै गर्यो भने चाहिँ हामीले सजिलो टाइम टाइममा उनीहरूलाई पानीहरू पनि हेर्नुपर्यो खानाहरू पनि हेर्नुपर्यो बिहान बाह्र बजे बेलुका हरू गर्नु दिनुपर्यो अब कोही कोही बेला उनाहरू बिमारहरू भयो भने हामीले हेल्थ को रिलेटेडमा अब एनिमल्सको अब रिलेटेडमा डक्टरहरू को कोहरू हुनुहुन्छ उहाँहरूलाई हामी सम्पर्क गरेर चाहिँ उहाँहरूलाई बोलाएर चाहिँ हामीले उयो गर्नुपर्छ मजाले टेक केयरहरू गर्नुपर्छ अब गाईलाई हामीले मजाले टेक केयरहरू गर्यो भने गाईले हामीलाई मजाले दुधहरू उयोहरू दिन्छ अन्त गाईलाई पनि अब राम्रो प्रोटिन राम्रो अब उनलाई उनीहरूलाई राम्रो जिउमा लाग्ने उयोहरू चाहिँ हामीले चाहिँ प्रोटिनहरू चाहिँ सबै उनीहरूलाई मजाले टाइम टू टाइममा दिएर उनीहरूको वेस्ट प्रडक्ट मजाले हामीले सफा गरेर उनीहरूको बस्ने घर अब हामी मान्छे बसेको जस्तो त हो उनीहरूको पनि घर मजाले सफा राखेर मजाले तातो खालको बनाएर हामीले त्यसै नै गर्यो भने चाहिँ त्यसरी चाहिँ गर्नुपर्छ